मैले आजसम्म त यस्तो युएफओ भन्ने यस्तो नाम गरेको कुनै पनि प्राणी अथवा यस्तो केही पनि चिजहरू देखेको छुइनँ अनि एलियन्स र अन्य ग्रहमा पनि जीवन छ छैन भन्ने बारेमा चाहिँ म कुनै पनि किटान गर्न सक्दिनँ जस्तै कि यो एउटा पृथ्वी छ यहाँनिर जसरी सृष्टि भएको छ यसरी जसरी सृष्टिहरूको प्रकृतिको सन्चालन भइरहेको छ यो कुनै अदृश्य शक्तिद्वारा त्यस्तै कुनै पनि ग्रहमा यस्तो हुनसक्छ भन्ने चाहिँ मलाई लाग्छ किनभने आजभोलि धेरै वैज्ञानिकहरूले यस्तो खोजीहरू गरिरहेको छ अनि धेरै मात्रामा वैज्ञानिकहरू यसमा सफल पनि हुँदैछन् र यसरी नै कुनै न कुनै दिन यसरी थाहा लाग्नेछ कि यसरी ब्रह्माण्डमा यस्तो कुनै पनि ग्रह छ जसमा जीवन छ भन्ने कुरा थाहा लाग्नेछन् र तर आजसम्म चाहिँ मलाई यस्तो छ भन्ने चाहिँ देखेको छुइनँ तर हुनसक्छ भन्ने चाहिँ म भन्न सक्छु